हेलो हिजो मैले तपाईँकोमा एउटा टी सर्ट किनेको थिएँ नि होइन त्यो त के खालको टी सर्ट दिनुभयो तपाईँले कुन चाहिँ क्वालिटीको टी सर्ट हो एकपल्ट ट्राई गर्नुको लागि लगाउँदा नै यता साइडमा च्यातिहाल्ने खालको कस्तो खालको दिनुभएको हाम्रो पनि पैसा हो नि त्यसरी दिनु हुन्छ राम्रो क्वालिटीको दिनु सक्नुभएन तपाईँले तपाईँले त हिजो त्यत्रो पैसा तिरेर मैले किनेको त्यस्तो महँगोको लुगा अब एकै दिनमा आफूले नलाइकन नाप्दा नै त्यसरी च्यातिहाल्छ भनेदेखिन् अब त्यो हामीले कसरी लगाउनु त्यत्रो पैसा तिरेर के खालको लुगा दिनुभएको तपाईँले हाम्रो पनि पैसा हो नि त्यसरी दिनु हुन्छ लुगा अब के गर्नु त्यो लुगा म तपाईँलाई फर्काइदिनु मिल्छ मिल्छ भने म फर्काइदिन्छु तपाईँलाई त्यस्तो लुगा दिनुहुन्छ तपाईँले अब हामी कसरी त्यस्तो लुगाहरू किनेर अब त्यहाँ चाहिँ देखाउनुहुन्छ राम्रो राम्रो यो राम्रो क्वालिटीको भनेर भन्नुहुन्छ एकदमै राम्रो एक बर्षसम्म पनि केही हुँदैन भन्नुहुन्छ तर घरमा ल्याएर हेर्नुहोस् त मैले नापेको मात्रै थिएँ फाटिहाल्यो